मैले चाहिँ अहिले चाहिँ फिलहाल चाहिँ मकै हुँदैछ हो अनि अहिले सिमी पनि भइरहेछ हो अनि फर्सी पनि रोपेको छु अनि इस्कुस पनि हुँदैछ अहिले चाहिँ